अँ नेपाली भाषामा पनि अरू भाषाहरू झैँ धेरै आगन्तुक शब्दहरूको प्रयोग भएको छ तर त्यही आगन्तुक शब्दहरूको मात्र प्रयोग नभएर नेपाली भाषामा आफ्नै यस्तो शब्दहरू पनि छन् जो नेपाली भाषीहरूले मात्र प्रयोग गर्दछन् जसको जसको प्रयोग अन्य भाषीहरूमा हुँदैन हुँ हुन सम्भव नै हुँदैन जस्तै कि जस्तै एउटा सुन्तलालाई ए एउटा सुन्तलालाई विभक्त गरेपछि त्यो केस्राहरूमा विभिन्न केस्राहरूमा विभक्त हुन्छ जस्तै कि केस्रा शब्द अन्य भाषाहरूमा प्रयोग हुँदैन झन् त्यस्तै विभिन्न शब्दहरू जो नेपाली भाषामा यस्तोहरू शब्दहरू छन् जो अब अन्य भाषाहरूमा प्रयोग हुन सम्भव नै छैन यसको आफ्नै विशेषताहरू अद्वितीय विशेषताहरू छन् जस्तै कि खै किन कि ए औ ओइ आहा हत्त हत्तेरी झन् लु खा हाय ल हौ लु हौ लै बरी थुचुक्क जुरुक्क सुरुक्क सुटुक्क सुलुलु ओ झनझन् झनझन् तेरिमा अथ्थै अहँ इस खै नाई यस्ता विभिन्न शब्दहरूको प्रयोग केवल नेपाली भाषामा मात्र गरिन्छ